हजुर मैले चाहिँ कतिपल्ट यसरी अङ्ग्रेजीलाई नेपालीमा या नेपालीलाई अङ्ग्रेजीमा अनुवाद गर्नुपरेको छ किनभने मेरो आमाले कतिवटा अफिसियल कामहरू गर्दाखेरि नेपालीमा लेखेर दिन्छ मलाई अनि मैले चाहिँ त्यसलाई अङ्ग्रेजीमा ट्रान्सलेट गरेर मेरो आमालाई म दिन्छु अनि कोही बेला यस्तो पनि हुन्छ कि इङ्गलिसमा कति कुराहरू कागज पत्रहरू या कतिवटा कुराहरू हुन्छ त्यस्तो कुराहरू चाहिँ म त्यसलाई नेपालीमा ट्रान्सलेट गर्छु परिवर्तन किनभने मेरो आमाले अङ्ग्रेजीमा अलिकति बुझ्नुहुँदैन अनि आमाको कतिवटा कामहरू गर्दा यसरी भाषा परिवर्तितहरू गर्दा हुन्छ अनि म यसमा मेरो आमाको सहयोग गर्छु अनि मलाई यो काम गर्दा पुरा खुसी लाग्छ अनि राम्रो लाग्छ